अब हामीले जति पनि यो सांस्कृतिक सांस्कृतिक कुरोहरू मनाउँदै यसलाई यसलाई अगाडि बढाउँदै लिएर आइरहेको छौँ ए यसमा अब धेरै छ कोही धार्मिक छ कोही सांस्कृतिक छ अब यो रोजा व्रत इत्यादि भन्ने कुराहरू यिनीहरू भयो अलिक धार्मिकभित्रमा मान्छेले यसलाई धार्मिक उयसको सोचाइबाट गर्छन् निधारमा टिका लगाउने यी गर्नेहरू अब हाम्रो यो सबै धार्मिकबाटै हेदि हेरिन्छन् त्यो दृष्टिकोणबाट हेरिन्छ धार्मिक दृष्टिकोणबाट होइन अन्त अब रङ्गोली यो पनि एउटा संस्कृति हो रङ्गोली खेल्नु पनि उँधो पुर्खाहरूले खेलेर पहिलादेखि खेलेर गरेरहरू गर्दै आइरहेको त्यसलाई नमास्ने नमास्ने आफूलाई एउटा जुन चाहिँ महत्त्व पहिलाको मान्छेहरूले दिइरहेको छन् भने त्यो परम्परा र महत्त्वलाई आफूले पनि कायम राख्ने त्यसो गर्दाखेरि आफूदेखि मुनि आएकोले पनि बुझ्छन् यो चिज के हो कसो हामीले यसलाई कसरी कन्टिन्यू लिएर जानुपर्छ भन्ने यो एउटा सांस्कृतिककै लागि अगाडि बढाएर जानुसक्छन्